हजुर भन्नुहोस् हजुर भन्नुहोस् न ए होइन होइन छिटै बनिन्छ कि सुर्ताउनु पर्दैन यता म आइरहेको छु हजुर अलि अलिक बिसाउनुहोस् न है एकछिन म यहाँनिर लिएर आउँदैछु बनाउने मान्छे त्यसको अलिक प्रोब्लम भएछ नि त अ अरू अरू पनि छ नि प्यासेनजर नसुर्ताउनु होस् न कि तपाईँ सुर्ताउनै पर्दैन यो अब अब अलिक पन्ध्र मिनट मात्रै लाग्छ अब यो बनिनुमा होइन यो बस चाहिँ यो के भयो भन्दाखेरि चाहिँ यहाँ प्रोब्लम चाहिँ अघि बिहान चेक गरेरै हिँडेको थियो ड्राइभरलाई पनि एकपल्ट चेक गर्नु भनेको थिएँ मैले म त अब यताउता हेर्ने मात्रै मान्छे है कन्डक्टर मान्छे बिचैमा बिग्रिहाल्यो अब माफ गर्नु अहिले घरि चाहिँ तर त्यो छिट्टै नै बिग्रि बन्निहाल्छ पन्ध्र मिनट चाहिँ लाग्छ म लिएर चाँढै आउँदैछु हजुर हजुर नसुर्ताउनुहोस् कि म तपाईँलाई भनिदिइराक्छु छेवैमा एउटा खाना खाने जग्गा छ तपाईँ त्यहाँ खाना खाँदै गर्दा पनि हुन्छ नि ए हुन्छ हुन्छ हुन्छ नसुर्ताउनुहोस् आउँदैछ हुन्छ